हेल्लो अँ हेल्लो यो मेरो मेरो फोन बिग्रेको छ त कति रुपियाँ लाग्छ यो वाई थर्टी वन आम्मामा यत्रो दाम मेरो फोनको यो डिसप्ले उडे ऊ यो भएको छ बिग्रेको छ अलिक कम्ती हुँदैन पच्चिस सय अलिक कम्ती गरिदिनुहोस् न त हुन्छ अनि कहिले आउनु त सटर्डे हुन्छ ल बनाउन आउँछु ल

अनि नयाँ फोन किन्नु कति रुपियाँ लाग्छ आइफोन कति रुपियाँ अलिक कम्ती हुँदैन गिफ्ट पाउँछ गिफ्ट अनि गिफ्ट पाउँछ कि पाउँदैन ए के के पाउँछ ए वाच वाचहरू पाउँदैन वाचहरू ल नि त शनिवार चाहिँ पक्कापक्की सटर्डे पक्कापक्की हो सटर्डे पक्कापक्की हैन यो यो फोन पनि बनाउने अनि फोन पनि किन्नुपर्छ जस्तो छ बनाएर चाहिँ फोन भाइलाई दिने अनि आइफोन आफू राख्ने अँ सटर्डे नै आउनुपर्छ होला त्यसोभए म्युट म्युट